हजुर हजुर हो त ए हजुर ए हजुर कस्तो होला है म त बेसी त जान्दिनँ नि फेरि अब हामी त उहिलेदेखि कमानमा हिँडेको अब त्यस्तो म त त्यस्तो डरलाग्दो बेसी ठुल्ठुलो ज्ञानको कुराहरू त जान्दिनँ है भाइ ए हजुर सोध्नुहोस् न जानेको जति भनिदिन्छु नि म अब कति भनौँ म त उहिले छोकडादेखि हिँडेको पहिला पहिला छोकडा भनी हिँडाउँथ्यो अन्त अब म त्यस्तै चौध पन्ध्र वर्षकोदेखि हिँडेको होला हौ अब अहिले म हाम्रो त अब म तिन पुस्ता हो होइन म मेरो बाजे मेरो बाबा त्यहाँदेखिको म हजुर हो त होइन नि भाइ म त साधारण लेबर हो अँ खोई बढ्यो भन्छ भाइ तर बढेको पैसा त पाउँदैन त्यस्तै दुई सौ आठ रुपियाँ कति पाउँछ हौ भाइ अँ ए हुन्छ त भाइ त्यो पेन्सन पाउँछ नि पेन्सन दिन्छ खै उहिले उहिले भन्दाखेरि त उहिले त अब सरकारी भन्थ्यो तर अब अहिले त पार्टीले लग्यो अरे भन्छ अब खै पार्टीको त होला अन्त त घरि यता एक लात हान्छ अर्कोले फेरि अर्कोले उतापट्टि हिर्काउँछ हो अन्त पहिला चाहिँ सरकारकै हो अन्त अब त्यसै त यो हाम्रो सिन्कोना प्लान्टेसनलाई अन्त गभर्मेन्ट सिन्कोना प्लानटेसन भन्छ नि सरकारकै त हो होइन उहिले त अब यो औले ज्वरोको उयो दबाई बनिन्छ भन्थ्यो अन्त अहिले त अब त्यस्तो बिक्रीहरू त हुँदैन र पनि अब त्यसलाई हामीले अब औले ज्वरोकै दबाई बनिन्छ होला अब हामीलाई त औले ज्वरोकै भन्थ्यो अब हामी जस्तो अनपढलाई के अब दबाई औले ज्वरोको भनेर लगायो तर त्यो बोक्रै तासेर खायो भने पनि ज्वरो चाहिँ निको हुन्छ है भाइ मोटामोटी चाहिँ ज्वरोकै दबाई अहिले त त्यस्तो छैन भाइ अब पहिला त जरीको अलगै डन्ठीको अलगै हो त्यस्तो हुन्थ्यो पहिला कपिसहरू गरेर पनि अलगै कुटाउँथ्यो त्यहाँदेखिको उग्लाई गर्दा फेरि पनि अर्कै खालके कुटाउँथ्यो आजकल त्यस्तो हुँदैन भाइ बरू त्यसको बद्लीमा यो डाइसकोरिया हो इपिकेक भन्नेहरू के के के अरू अरू दबाईहरू बनिन्छ भनेर चाहिँ लगाएको छ हौ अब अहिले नयाँ दबाई के के बनिन्छ त्यो त हामीलाई थाहा भएन हुन्छ हुन्छ हुन्छ भाइ हुन्छ हुन्छ